मैले चाहिँ मेरो साथीको बर्थडेमा चाहिँ एउटा कार्ड बनाएर दिएको थिएँ कार्डमा चाहिँ अब मैले मज्जाले रिबनहरू लगाएर होइन आफै हातले पेन्टिङहरू गरेर के रे बटन्सहरू लगाएर मतलब सान् सानो गुटी गुटी बटन्सहरू लाएर मज्जाले डिजाइनहरू गरेर मज्जाले बनाएर दिएको थिएँ अनि मैल् मलाई पनि मैले प्राप्त गरेको भनेको चाहिँ मलाई पनि यस्तो मतलब आफूले हातले गरेको कलाहरू चाहिँ पुरा मन पर्छ त्यसले गर्दा अब मेरो साथीहरूले चाहिँ प्रायः मलाई गिफ्टहरू गर्दा चाहिँ उनीहरूले मलाई जस्तै बुनेको चिजहरू भयो आफूले हातले बनाएको चिजहरू मतलब हुन्छ नि आफ्नै हातले क्राफ्टहरू गरेको चिजहरू गिफ्ट मैले धेरैवटा पाएको छु अनि मलाई हस्त निर्मित कलाहरू मन पर्छ किनभने यो चाहिँ अब आफ्नो मिसिनहरूले भन्दा चाहिँ आफूले मेहनत गरेर बनाएको चाहिँ आफ्नो मनले भित्रले बनाएको हुन्छ नि त भित्रबाटै हृदयबाट बनाएर चाहिँ दिएको तर त्यो रेडिमेड बनाएर रेडिमेड किनेर मिसिनले बनाएर दिएको चाहिँ मलाई एकदमै राम्रो लाग्दैन किनभने आफ्नो हातको कला भनेको हातकै कला हुन्छ